म इन्डियन आइडल जस्ता सङ्गीत रियालिटी सोहरू हेर्ने गर्छु र मेरो अहिलेसम्मको इन्डियन आइडल भएको जति पनि भागहरू छ त्यसमा मैले थुप्रै सहभागीहरूको गीत सुन्ने मौका पाएँ अनि सुन्दाखेरि मलाई सबैजना प्रतिभावान सहभागीहरूको आवाज अनि उहाँहरूको गायन एकदमै एकदमै राम्रो लाग्यो अनि तीमध्ये हुन भर्खरै इन्डियन आइडल जित्नुभएका पवनदीप हाम्रो दार्जिलिङ क्षेत्रबाट प्रशान्त तामाङ साथै उहाँको समकालीन गायकहरू अमित साना यहाँहरू पनि एकदमै राम्रो गायकहरू हुनुहुन्थ्यो र उहाँहरूले गाउनुभएको गीत आजकल हामी युट्युब स्पोटिफाइतिर पनि पाउने गर्छौँ र उहाँको गायन एकदमै राम्रो भएकोले गर्दाखेरि अहिले आउने भावी पिँढीहरूले पनि उहाँहरूको गायन सुन्ने गर्छन् कवर सङ्गसहरू सुन्ने गर्छन् र निश्चित रूपमा भावी पिँढी पिँढीले उहाँहरूको गायनबाट प्रेरणा साथै धेरै धेरै ज्ञानवर्धक गुणहरू लिने गर्छन् भने चाहिँ म आशा राख्छु अनि उहाँहरूको महत्त्वपूर्ण योगदानको निम्ति उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु